हेल्लो हजुर हजुर गुड मर्निङ ए हजुर गरेको थिएँ त रेन्टको लागि ए हजुर हैन रेन्ट त अस् अस्ति पनि मैले खबर पठाएको थिएँ नि दाजुलाई ए अब त्यसरी त हुँदैन नि अब हामीले पनि त त्यही रेन्टहरू उठाएर नै बुई हुन्छ हो अनि त अब मेन्टेनेन्स गर्नुपर्छ त्यही रेन्टहरूले नै यो पालिदेखिन् त फेरि रेन्टहरू पनि बढाइदिनु पर्यो भनेर भनेको अब त्यत्रो ऊ यो वर्ष भइसक्यो हैन अनि त त्यही भएर अब त्यसको लागि त गर्नैपऱ्यो किनभने अब हामीले नि त ऊ बिल्डिङको अब त्यो मेन्टेनेन्सहरू पनि हेर्नुपर्यो हैन अब पानीको लागि त्यो सबै कुरो त्यसमै हुन्छ अनि त त्यो त्यति त अब गर्नैपर्यो नि अब हामीले पनि होइन त्यतिले त्यति त कम्ती नै हो नि अब त्यत्रो वर्षसम्मन् होइन अब त्यति नै धेरै पाँच सय रुपियाँ मात्रै त बढाइदिँदै छु त्यति मात्रै त हो हजुर अब त्यो लाइटहरू चलाएपछि अब त्यो त आउँछै आउँछ नि अब राइस कुकरतिर खानाहरू बनाएपछि पानी तताउनुहुन्छ होला तपाईँले अनि वासिङ मसिनहरू युजहरू गर्नुहुन्छ होला त्यो त अब हुन्छ नि त अब त्यो त ऊ यसको हिसाबले हुन्छ नि त हैन बत्तीको त अब जति चलाउनुहुन्छ अब त्यही हिसापले बत्तीको हजुर अनि त खै अब हामीले पनि फेरि त्यही रेन्टबडै हामीले नि गर्नुपर्यो हो अनि त खै अब त्यो त्यति त अब गराउनै पर्यो गर्नैपर्यो नि होइन अब त्यो त गर्नुपर्यो नि अब रेन्टको लागि कतिले भन्दैछ हो रुमहरू नपाएर तिन हजारसम्मन् दिन्छु भन्नेहरू पाइरहेको छ हामीले अनि त रुम रेन्टको हुन्छ यो पालि चाहिँ जसरी पनि बढाइदिनुहोस् न ल यहाँ रेन्टको लागि पुरा ऊ यो भइरहेको छ अहिले के हो रुमको लागि सोध्नु आएको आएकै छ पैँतिस सयसम्मन् दिन्छु भन्नेहरू पाइरहेको छु कि अब त्यति त अब पाँच सय त अब त्यो ठिकै हो नि हुन्छ हुन्छ